सुन्नुहोस् न मैले अस्ति तपाईँको दोकानबाट कुर्ती लगेकी थिएँ कि त्यो चाहिँ एकदमै राम्रो है एकदमै मनपर्यो मलाई हो अब सजिलो गरममा लगाउन शीतल हुने हो त्यही भएर चाहिँ पुरा मनपर्यो मलाई धुँदाखेरि पनि अब त्यसको केही बबल्सहरू नआउने होइन त्यही भएर मलाई पुरा मनपर्यो अनि म त्यही अब त्यस्तै कुर्ती फेरि म तपाईँकै दोकानबाट लानुपर्यो भनेर आएको मलाई त्यही खालको कुर्ती होइन त्यस्तै डिजाइनको फेरि अर्को मगाइदिनु होस् ल कि तपाईँको दोकानमा छ भने म लिएर पनि जान्छु पुरा मनपर्यो राम्रो त्यही भएर तपाईँको दोकानमा आएको नि म